हजुर जग्गाहरू त अब यहाँ घुम्नु जानुहुन्छ भने डेलो छ एउटा हो डेलो सिटी सेन्टर अन्त यता के भन्नुहुन्छ तपाईँ पुजे डाँडाहरू मेन स्पटहरू त्यही हो अनि तपाईँ तलतिर घुम्नु जानुहुन्छ भने तल रेली पाला उता लाभाहरू छ कफेर लोले गाउँ कहाँ तपाईँ कहाँ जानु हुने कहाँ जानुहुन्छ

तपाईँ कालिम्पोङ नै घुम्नुहुन्छ कि अलिकति कालिम्पोङ बाहिर घुम्नुहुन्छ त्यसो भने कालिम्पोङ र कालिम्पोङको छेउछाउ हो भने त अब त्यही हो डेलो सिटी सेन्टर अनि अलिकति उतापट्टि लाभा म त डल्लै त यो त प्याकेज हुन्छ हो तपाईँ एकै दिनमा सबै घुम्नु सक्नुहुँदैन अन्त तपाईँको त्यो तिन चार दिनको प्याकेज हुन्छ यो प्याकेज अनुसारको हुन्छ हो अनि प्याकेजको तपाईँको त्यस्तै दस एघारहरू पर्छ दस एघार हजार जस्तो हजुर हजुर त्यो तपाईँलाई त्यो त्यो चाहिँ तपाईँको डल्लै आउँछ त्यसमा चाहिँ तपाईँको बस्नेदेखि लिएर हो अन्त बस्नुदेखि लिएर घुम्नु अनि तर खानु चाहिँ आफै आफ्नो घुम्नु त यो डल्लै प्याकेजमा चाहिँ तपाईँको त्यति हुन्छ हो अनि त्यहाँको हुन्छ हुन्छ म आउँछु

हुन्छ होइन तपाईँले तपाईँ त यसरी बुकिङ गर्नुहुन्छ भने गर् कहिलेको लागि होला बुकिङ त्यसो भने तपाईँले अहिले नै बुकिङ गर्नुपर्छ कि नत्र भने अर्को बुकिङ प्याकेज प्याक भइहाल्छ हो त्यही कारण तपाईँले एडभान्स दिइराख्नु पर्छ हो एडभान्स चाहिँ तपाईँको तिन हजार जस्तो दिइराख्नु पर्छ तपाईँ म तपाईँलाई नम्बर पठाउँछु हो त्यसमा तपाईँले जिपे गर्नु सक्नुहुन्छ एकाउन्टमा पनि हाल्नु सक्नुहुन्छ अनि त्यहाँदेखि त्यो चाहिँ एडभान्स हो तपाईँले एडभान्स दिनु भएन भने फेरि यता प्याक भइहाल्छ हो उता अरूहरू फेरि प्याक भयो भने हुँदैन फेरि हो त्यहीकारण चाहिँ फर्स्टमै बुकिङ गरिहल्नुपर्छ तपाईँले हुन्छ तपाईँलाई म नम्बर पठाउँदैछु हुन्छ